हजुर दादा मैले हजुर एक हप्ता अगाडि यहाँबाट स्याम्पो लगेको थिएँ नि हजुर त्यो एकदम राम्रो लाग्यो मलाई मेरो कपाल मेरो कपाल हजुर एकदम रफ थियो होइन अहिले त अलिक स्मुथ भएको छ अन्त पुरा ड्यान्ड्रफ कन्ट्रोल पनि पुरा भएको छ हेयरफल कन्ट्रोल पनि पुरा भएको छ हजुर हजुर सब मन पऱ्यो कि मलाई हजुर नन् एल एलर्जिक पनि रहेछ हजुर हुन्छ यसको त्यो सानो सानो सानो प्याक छ भने ल्याइराख्नुहोस् न ल त्यो चाहिँ अलिक ठुलै हो कि अलिक बजेटमा पर्दैन कोही कोहीबेला हजुर हुन्छ ल हुन्छ हुन्छ